बिज्ञान र प्रकृतिले विशेष गरेर क्यान्सर ट्युमर जस्ता घातक बिरामीहरू र एकदमै कठिन सर्जरीलाई पनि आजको दिनमा सहज बनाएको छ कोभिड आफ्नो नजिकको स्वास्थ केन्द्र जहाँ कोभिडको उपचार गरेको थियो त्यो कुराहरू बताएर महामारीको समयमा सहयोग पुऱ्याएको थियो